पानीको अभाव भनेको चाहिँ ठुलो कुरा हो है पानी नहुँदाखेरि चाहिँ अब हामी खानुभयो पिउनुभयो इच एन्ड एभ्रिथिङ अब भात बनाउँदा पनि पानी नै चाहिन्छ खाना सब्जी पकाउँदा पनि पानी नै चाहिन्छ मुख धुँदा पनि पानी नै चाहिन्छ ब्रसहरू गर्दा पनि पानी सबै कुरामा हामीलाई पानी चाहिन्छ है पानी छैन भने चाहिँ अब हामी बाँच्दैन पनि होला है अन्तखेरि अब पानीको उयो पर्दाखेरि चाहिँ हामी अब आफूले अरू उयोतिर चाहिँ अब सोर्सहरू बनाउनुपर्यो है पानीको उत्पादन गर्दाखेरि चाहिँ जस्तै अब सुटहरू भयो रुखहरू रोप्नुपर्यो त्यसको पानीको लागि उयो गर्दाखेरि चाहिँ है नेचर नेचर वाइज पनि नेचरले प्रेम गर्छ है अनि पानी छैन भने चाहिँ अब लुगाहरू धुनुभयो साह्रो पर्छ हामीलाई हो विभिन्न ठाउँमा अब हामी जसैलाई हामी दार्जिलिङतिरै हेर्यौँ भने पानीको बहुत दुःख छ है अब पानीहरू किन्नुपर्छ साह्रो पर्छ किनेर खानुपर्यो लगाउनुपर्यो अब इभेन मुख धुने पानी झन् मुख धुने त पानी चाहिन्छ भनेपछि पानीको जरुरत छ साह्रो पर्छ पानी छैन भने चाहिँ हामीलाई अनि भन्नुपर्दा इत्यादि है अरू कुराहरू भन्नुपर्दाखेरि चाहिँ पानी अब हामीले ट्याङ्कीमा राख्यौँ पनि भने त्यसरी चाहिँ हामी जोगाड पनि गर्नसक्छौँ पानीको ट्याङ्की भयो अब सिन्टेक्सतिर है अनि इत्यादि कुराहरू गर्नुपर्छ हामीले